हेलो दाजु जुन चाहिँ मैले अर्डर गरेको सामान थियो त्यो पाँचवटा बर्गर र दुइटा पिजा अर्डर गरेको सामान त घरमा आइपुग्यो तर दुइटा पिजा त आइपुगेन त किन के भयो हौ किन यस्तो केयरलेस गर्नु भएको हौ